मलाई लाग्छ आजको युवा पिँढीले हाम्रो सांस्कृतिक परम्परालाई कडाइका साथ पालन गर्दैनन् किनभने आहिले धेरजसो नानीहरू वेस्टर्न कल्चरबाट धेरै प्रभावित भएको देखिन्छ अनि हाम्रो सांस्कृतिक परम्पराहरूलाई भुल्दै गइरहेको देखिन्छ त्यसैले हामीले हाम्रो युवा पिँढीहरूलाई हाम्रो संस्कृतिक परम्परा प्रति जागरुक बनाउनु जरुरी छ